मैले अस्ति फोन किनेको थिएँ स्यामसङ राम्रो लाग्यो त्यसको फिचर्सहरू त्यसमा ब्याक् ब्याट्री ब्याकअप पनि मन पऱ्यो र त्यसमा धेरै फिचर्सहरू राम्रो रहेछ अनि त्यसमा फोर जी फाइभ जी भ्यारिएन्ट पनि रहेछ मन पऱ्यो